हेलो नमस्ते सर ए अन्त ठिकै हुनु हुन्छ ए होइन हौ त्यो हाम्रो चिल्ड्रेन्स डेको लागि प्रिपरेसनहरू कस्तो चल्दैछ त अन्त ए हजुर त्यही त हजुर त्यही त उहाँलाई पनि त्यो डान्स सिकाउनु भन्नु भएको थियो हो अम्म साह्रो पर्दैछ नि त्यो स्टुडेन्टहरू चाहिँ के हो हो सिक्नु मान्दैन हो फेरि कतिजना चाहिँ अटेरी खाले हुन्छ नि त के अन्त ढिलो सिक्नेहरू हुन्छ अन्त त्यही कारणले गर्दा अलिक साह्रो पर्दैछ तपाईँले त्यो एरेन्जमेन्टहरूको दिनु भएको छ होइन अन्त डेकोरेसनहरू चाहिँ कस्तो गर्नु हुँदैछ हौ ए हजुर दामी होस् है डेकोरेसन चाहिँ हजुर हजुर अन्त अरू चाहिँ के प्रोग्रामहरू राख्ने विचार छ हौ सर हजुर हजुर होइन फेरि स्टुडेन्टहरू ज्यादा हुन्छ एउटा हल त बुक गर्नु पर्छ हौ सर त्यो हलमा चाहिँ मजाले हजुरले डेकोरेसनहरू गरेर यसपालि स्टुडेन्टहरूलाई स्पेसियल फिल गराई दिऊँ न हजुर त्यसको लागि खै मैले स यता गउँमै समाजहरूबाट निकाल्दैछु किनभने स्कुलमा त त्यस्तो राम्रो ड्रेसहरू त छैन त्यही भएर मिलाउँदैछु अब हजुर साह्रो पर्दैछ मिलाउन त कि तर अब गर्नु पर्यो है हजुर अन्त तपाईँको चाहिँ कस्तो चल्दैछ हेलो हजुर

हजुर अन्त सर टिचर्सहरू पनि नि नाच्ने खै के गाउने ग्रुप सङहरू पनि भन्दै थियो नि हजुर हजुर ग्रुप सङ गरौँ है हामी हजुर हजुर टिचर्सहरू मिलेर पनि यसो डान्सहरू सङ्सहरू निकाल्यो भने हुन्छ नि स्टुडेन्ट्सहरूको लागि स्टुडेन्टहरूको लागि हजुर हुन्छ हुन्छ भेटौँ न फेरि हुन्छ हुन्छ